नमस्कार हजुर मो चैँ नेपाली फोक डान्स सिकाउँछु अनि मारूनी डान्स सिकाउँछु साथ साथै मो उयो अनि के अरे क्लासिकल पनि सिकाउँछु तर त्यति साह्रो चाहिँ मेरो साथी मेरो सहयोगी साथीले पनि सिकाउनुहुन्छ क्लासिकल चाहिँ तर म चाहिँ प्रायः चाहिँ मारूनी र फोक डान्स नै सिकाउँछु

फिस चाहिँ महिनाको छ सौ रुपियाँ छ हजुर हजुर के भन्नुभयो महिनामा हप्तामा दुईपल्ट सन्च शनिबार र आइतबारको दिन गरेर महिनामा तपाईँको जस्तै अब दुई दुई चार पाँच छ सात आठ दिन भनौँ न आठ दिन सिकाउँछौँ हजुर हजुर मेरो नम्बर चाहिँ यही हो तपाईँले मसगँ कन्ट्याक गर्न सक्नुहुन्छ हजुर छोरा र छोरीको प्रायः एउटा नै छ हाम्रोमा एउटै नै लिएकोछौँ हामीले कुनै फरक गरेको छैनौँ हजुर हजुर सर कोही कोही बेला अब माने हामी डान्स क्लास उयसमै प्रोगमहरू गराउँछौँ नानीहरू सबैलाई बर्षमा एकपल्ट गराउँछौँ साथै बाहिरबाट के अरे गुरूहरू आउनुभयो र उहाँहरूले पनि एउटा कम्पिटिसन जस्तो पनि हुन्छ हाम्रो डान्सको त्यति बेला गराउँछौँ नानीहरू हजुर अँ विइन्टरमा पनि हामी गराउँछौँ गराउनु चाहिँ नानीहरू किनभने त्यति बेला नानीहरूक्लो स्कुल छुट्टी हुन्छ र उनीहरू फ्री हुन्छ त्यसले गर्दाखेरि उनीहरू यता उता नहोस् भनेर हामी प्रायः विइन्टरमा पनि नानीहरूलाई सिकाउने गर्दछौँ विइन्टरको चाहिँ अब विइन्टरमा पनि हामीले प्रायः जस्तो चाहिँ त्यति नै लिन्छौँ छ सौ नै लिन्छौँ सधैँ नै गरेको जति नै हामी लिन्छौँ त्यस्तो कुनै बेसी लिँदैनौँ

घरबाट दुईजनाले सिक्यो भने चाहिँ अलिकति हामी त्यसमा एक सौँ रुपियाँ जस्तो चैँ माफी गरिदिन्छौँ यो भन्नु पऱ्यो भने पनि यो चाहिँ झन्डै चार चार बर्ष पाँच बर्षको कोर्सहरू हुन्छ सानैदेखिको कोर्स हुँदै जान्छ उनीहरू अब जस्तै हामीले स्कुलमा जसरी पढ्दै जान्छु तेसरी नै फर्स्ट ग्रेड सेकेन्ड ग्रेड थर्ड ग्रेड फोर्थ ग्रेडहरू हुँदै जान्छ हो त्यसरी नै हुँदै जान्छ यो डान्सको पनि त्यस्तै नै भइरहन्छ

हव हवस् हवस् गुरुमा हुन्छ